हेलो हलो दिदी तपाईँ मासु दोकानको दिदी बोल्नुभएको हो ए दिदी सुन्नुहोस् न मेरो घरमा एउटा सानो पार्टी थियो कि अन्त तपाईँको दोकानबाट चाहिँ मलाई थर्टी केजी जस्तो मटन र ट्वेन्टी केजी जस्तो चिकन चाहिएको थियो कि अन्त तपाईँले गरिदिन सक्नुहुन्छ पाँच तारिक हजुर ए दिदी तपाईँले यतैको लोकल होला नि है सिलगढीहरूबाट त ल्याउनु हुँदैन होला नि ए हुन्छ दिदी त्यसो भए थर्टी केजी मटन र ट्वेन्टी केजी चिकन लान्थेँ कि तर फ्रेस दिनुहोस् है दिदी एकदम अहिले त्यो बिमारले गर्दाखेरि पुरा डर डराउँछ कि मान्छेहरू मैले त तपाईँकोबाट सधैँ ल्याउँछु राम्रै हुन्छ दिदीले लोकलै पाल्छ भनेर चाहिँ नि तपाईँबाट गरेको नि ए हजुर दिदा दिदी मलाई पाँच तारिक चाहिएको हो कि हजुर एकदम पिसहरू गरेर दिनुहुन्छ होला नि है ए हुन्छ त्यसो भए थर्टी केजी मटन र ट्वेन्टी केजी चिकन पाँच तारिक र एकपल्ट म तपाईँलाई कन्फर्म गर्नुको लागि चार तारिक बेलुका पनि तपाईँलाई याद दिलाउँछु नि दिदीले भुलदिनु भयो भने ल दिदी ए होम डेलिभरी पनि हुन्छ ए त्यसो भए कति जसो लाग्छ होला है एक्स्ट्रा हन्ड्रेड पर केजी कि टोटलकै हन्ड्रेड ए हजुर ए दिदी हुन्छ त्यसो भए हजुर ए होइन दिदी मलाई अहिले चाहिँ नि के भन्छ मटन र चिकन मात्रै चाहिएको इन्केस माछा पनि चाहियो भने चाहिँ म तपाईँलाई भन्छु नि ल दिदी कसरी केजी बेच्नुहुँदैछ अहिले तपाईँले हजुर हजुर मटन ए दिदी ओभरअल गर्दा त अलिकति घटाइदिनु हुन्छ होला नि म यत्रो बेसी लाँदैछु होम डेलिभरी गर्दा ठिकै छ कि हन्ड्रेड अलिकति घटाइदिनु होस् दिदी तपाईँको डेलीबाट अलिकति मिलाइदिनु होस् न ल दिदी हुन्छ दिदी म त्यसो भए तपाईँलाई चार तारिक तपाईँलाई एकपल्ट रिमाइन्डर दिन्छु नि है होइन होइन दिदी त्यो दिन अलिक भ्याउँदिन होला कि अब पार्टी छ अलिक व्यस्तै हुन्छ त्यस कारणले तपाईँ होम डेलिभरी नै गरिदिनु होस् पैसा त म मिलाइहाल्छु नि तपाईँ बिलसँगै जसलाई पठाउनु हुन्छ बिलसँगै पठाइदिनु होस् कि जो मान्छे पठाउनुहुन्छ म उहीँ मान्छेको हातमा पै विश्वासले भनेको दिदी हुन्छ दिदी राखेँ ल मलाई गरिदिनु होस्